नयाँ नयाँ खानाको रेसिपीहरू सिक्नु एकदमै इच्छुक छु मेरो देवरको एउटा सानो रेस्टुरेन्ट पनि छ म त्यहाँबाट पनि देवर एउटा कुक हो उसकोबाट पनि म थुप्रै उयोहरू सिक्छु कस्तो प्रकारले बनाउँछ खानाहरू कुन चिजको लागि के के सामानहरू चाहिन्छ भन्ने कुरोहरू र त्योहरूबाट सिक्छु युट्युबबाट पनि हेरेर सिक्छु टिभी आदि थुप्रै यताउता गएर पनि म कसैले खानाहरू बनाएको देख्योओर्यो भने त्यहाँबाट पनि कस्तो चिजहरू के के बनाउँदोरहेछ भन्ने कुरोहरू सिकेर मलाई खानाको लागि एकदमै नयाँ नयाँ खानाहरू बनाउनुको लागि एकदमै चासो लिन्छु मलाई एकदमै मन पनि पर्छ मिठो खानाहरू खानको लागि